नेपाली भाषालाई साहित्यको रूपमा कथा कविता मुक्तक निबन्ध काव्य खण्डकाव्य महाकाव्यद्वारा अभिव्यक्त गर्न सकिन्छ अनि कलात्मक चाहिँ गीत सङ्गीत अनि चलचित्रद्वारा अभिव्यक्त गर्न सकिन्छ हाम्रो भाषामा बायोग्राफी चलचित्र बनाएर जस्तै अगमसिंह गिरीको बायोग्राफी बनाएर तथा डोकुमेन्ट्री बनाएर देखाएमा पनि हाम्रो भाषालाई प्रयोग गर्न सकिन्छ अनि कृषि मेलाहरू गरेर त्यसमा पनि हाम्रो नेपाली भाषा तथा संस्कृतिलाई हामीले प्रयोग गरेर अरूमाझ देखाउन अथवा चिनाउन सकिन्छ